अहिलेसम्म त कुनै कम्पिटिसनमा पनि भाग लिएको छुइनँ तर अब जुन पनि बडी ए बडी बिल्डिङ कम्पिटिसन हुन्छ त्यसमा चाहिँ म भाग लिनेछु